हेलो डोमिनोस हो मैले पिज्जा अर्डर गरेको थिएँ हो र थट तिस मिनट जस्तो लाग्छ भन्दै थियो र अहिले त हामी पर्खिरहेको छु धेरै टाइम भयो र त्यहाँबाट तपाईँहरूले यसो हामीले कल गर्दा पनि उठाउँदैन र तपाईँले पनि अलिकति उयो गरेर चाहिँ हामीलाई कन्फर्म गरिदिनुहोस् न यदि ढिलो हुन्छ नै भनेदेखि ठिकै छ नत्र भने यसै हामीलाई कल गरेर चाहिँ भनिदिनुहोस् न र त्यहाँबाट निक्ल्यो निक्लिएन